व्यायामा भनेको चाहिँ अब एउटै जग्गामा बसेर अब एक नाकबाट सास अन्त मुखबाट निकाल्ने अन्त हातहरू हल्लाउने हो तर अब योगा भनेको चाहिँ अब तपाईँको खुट्टा हात शरीर सबै प्रयोग हुन्छ अन्त त्यही लागि व्यायाम भन्दा चाहिँ यो योगा चाहिँ शरीरको लागि लाभदायक हुन्छ